नमस्ते अङ्कल तपाईँको कम्पनीबाट जुत्ता किनेको थिएँ मैले मलाई पुरा मन पऱ्यो त्यहाँपिच्छे त्यो लुगाको जुत्ताको त्यो जुन हुन्छ नि कलरदेखि लिएर तपाईँको त्यो लुगा हुन्छ नि डल्लै कम्फोर्टेबल थियो एकदमै लगाउँदा होइन मेरो खुट्टामा पनि मजाले त्यसलाई सुहाउँदै थियो होइन त्यहाँदेखिन् लगाएर पनि कम्फोर्टेबल थियो त्यहाँदेखि मेरो घरमा डल्लैजनाले मन पऱ्यो किनभने तपाईँको जुत्ताको दामहरू अलिक कम्ती कम्तीमा आउँदो रहेछ मलाई पुरा मन पऱ्यो किनभने अरूले पनि त एफोर्ड गर्नु सक्दो रहेछ यस्तो मजाको जुत्ता थियो त्यो अब अब मैले साथीहरूलाई भने साथीहरूले पनि भने म पनि मगाउँछु अब त्यो जुत्ता त्यहाँनिर तपाईँकोमा अर्डर पनि पठाइदिएको होला मेरो साथीहरूले त्याँपिच्छे मेरो साथीहरूलाई हेरेर पुरा मन पऱ्यो साथीहरूले पनि मेरो पुरा मन पऱ्यो के भन्नु अब तपाईँलाई पुरा मन पऱ्यो अब मेरो घरमा पनि पुरा मन पऱ्यो भन्यो यो जुत्ता कहाँबाट किन्यो त्याँपिच्छे पुरा राम्रो रहेछ यसको कलर जुन सेप हुन्छ नि त्यो जुन फिल गर्ने हुन्छ नि अब अरू जुत्ता यस्तो हुँदैन नि त आबो अरू जुत्तामा जसरी ख्यार ख्यार ख्यार यो त एकदम सफ्ट न सफ्ट थियो अब मलाई त तपाईँको जुत्ता पुरा मन पऱ्यो अब म त अब के भन्नु मेरोमा त्यस्तो अब वर्डै छैन अब हुन्छ नि भन्ने के भनौँ अब म तपाईँलाई सोच्नुहोस् त यस्तो दामी जुत्ता बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई तपाईँको कम्पनी धेरै चलोस् अगाडिसम्म जाओस् तपाईँको कम्पनी थुलो होस् कम्पनी तपाईँको अगाडिसम्म जाओस्